म बाख्राकोटमा बस्छु अन्त मेरो घरमा थुप्रै फुलहरू छन् फुलहरू कोही म कटिङ गरेर सार्छु कोही पल्लो घर तल्लो घरबाट मागेर ल्याएर साटेर सा रोप्छु कोही बेला यसो बेच्नु ल्याउँछ गाउँमा त्यो बेच्नु ल्याएको फुलहरू पनि किनेर लगाउँछु कोही यतै आफ्नै बारीको कटिङ गरेर सार्छु गाउँमा पल्लो घरतिर पनि मजाले फुलहरू लगाएको हुन्छ उनीहरूकोबाट पनि ल्याउँछु कोही बेला ल्याएर लगाउँछु थुप्रै फुलहरू छ मेरो घरमा अमीर काकाको घरमा पनि थुप्रो फुलहरू छ वहाँबाट पनि ल्याउँछु म कहिले जसको घरमा राम्रो फुलहरू देख्छ उनीहरूकोबाट साटेर ल्याएर लगाउँछु फुलबारीमा फुल थुप्रो छ राम्रो छ हाम्रो गाउँ वरिपरि फुलहरू पुरा फुलेको छ स्नेक प्लान्टहरू पनि छ दुई प्रकारको स्नेक प्लान्ट छ हरियो छ पहेँलो पहेँलो हरियो सबै फुलहरू छ